हाम्रो भारत देसमा यातायातका निम्ति धेरै सुविधाहरू छन् जस्तै हवाइजहाज रेल या फिर बस तर हाम्रो यो पाहाडवासीमा चाहिँ त्यस्तो चाहिँ छैन त्यस्तो सुविधा चाहिँ छैन हामी हाम्रो हामी यहाँबाट कतै जानु पऱ्यो भने हामी गाडीको सहायताले जान्छौँ तर पनि गाडीको सहायतामा पनि पुरा रोडको हालत खतम हो अन्त त्यसमा चाहिँ अझै बर्खामा पैह्रो झरेको हुन्छ बा कतै बाटो बिग्रेको हुन्छ र त्यस्तोहरूमा त्यस्तोहरू छ र विशेष चाहिँ हाम्रो यहाँको यहाँको त्यो प्रबन्ध मिलाउने नै ठिक छैन भनौँ न कि पह्रो झऱ्यो आज पैह्रो झर्छ भोलि त्यो सोहोर्छ त्यहाँदेखि सक्यो बनाउनु त कामै छैन जुन चाहिँलाई पनि हामीले जो जसलाई पनि हामीले आफ्नो इच्छाले जो भोटमा उठेर ठुलो ठुलो सभासदहरू हुन्छ उनीहरूलाई भन्यो भने पनि त्यस्तो त्यस्तो त्यसको केही वास्तै गरिदिँदैनन् क्याउ किनभने हाम्रो नेपालीहरू चाहिँ यस्तो हुन्छ कि जुन चाहिँ चाहिँ जबसम्म भोट हुन्छ तबसम्म पैसा दियो बोलायो त्यहाँदेखिको जबसम्म भो जब भोट जितेर जान्छ केही पर्वाहै छैन जबसम्म भोट आउँछ तेतिबेला ठुल्ठुलो कुरा म यो रोड बनाइदिन्छु यो के गरिदिन्छु यो स्कुल म्यानेजमेन्ट यस्तो हुन्छ तर भोट सकेपछि केही छैन हाम्रो नेपालीहरू चाहिँ सुधो भएर चाहिँ हाम्रै यो पाहाडलाई यस्तो बनाएको हो तर म सबैलाई भन्न चाहन्छु कि भारतमा भारतीयहरूले मात्रै होइन अब हाम्रो गोर्खालीहरू पनि जाग भनेर भन्छ ज त्यो हाम्रो एकता नभएको कारणले चाहिँ हामीलाई अरू जातिले थिचोमिचो गर्दैछ हाम्रो हक पनि खोसेर लाँदैछ र त्यसैले म भन्नु चाहन्छु कि हाम्रो एकदम रोडको आवस्था खत्तम छ र त्यसमा चाहिँ हामीले हामीले आफै कुछ गरेनौँ भने चाहिँ हामीलाई त्यसरी नै हेपेर लान्छ यो संसार यो यो यो समाज यो यो समाजतिर